औ फोन उठाऊ हेलो तपाईँ यो स्नेहको गार्जेन बोल्नु हुँदैछ म स्कुलबाट बोल्दैछु स्नेहको स्कुलबाट बोल्दैछु स्नेहको बविषयमा अलिकति भन्नु पऱ्यो के भनेदेखि नि छुट्टी भएपछि स्कुलबाट तपाईँहरूले नानीहरूलाई चाहिँ लगिहाल्नु पऱ्यो र गार्जेनहरू चाहिँ ढिलो आउँदैछ नानीहरू लिनुको लागि अनि त्यसले गर्दा चाहिँ हामीलाई स्कुलमा अलिक समस्या हुँदैछ अनि बजारमा पनि एक दुईवटा कान्डहरू हुँदैछ त्यसले गर्दाखेरि हामी तपाईँ गार्जेनहरूलाई चाहिँ के रिक्वेस्ट गर्छौँ भने छट्टीलाई हुने बित्तिकै घन्टी लाग्ने बित्तिकै तपाईँहरू चाहिँ गेटबाहिर एकदमै बसिरहेको हुनुपऱ्यो ताकि तपाईँको नानी चाहिँ अलमल नपरोस् या त कोही साथीसँग पनि बाहिर नजावोस् है तपाईँलाई त्यहाँ स्कुलमा आउनु केही प्रोब्लम छ होइन हजुर हामीलाई त्यो गार्डले भन्दैछ त स्नेहले चाहिँ कोही बेला पर्खिबस्नु पर्छ गार्जेन ढिलो आउँछ भनेर भन्दैछ त्यसकारणले गर्दा तपाईँले चाहिँ टाइममा आइदिनोस् भनेर हाम्रो रिक्वेस्ट छ आजदेखि नै तपाईँले त्यो काम गरिदिनु भयो भने चाहिँ अलिकति राम्रो हुन्छ